नानीहरूको चित्रकलाहरू त अब सानैदेखि नै अलिकति उत्सुक हुन्छ नि हाम्रो नानीहरू थ्री फोर पढ्दादेखि नै अलिअलि कोर्नु जान्दछन् र विशेष त अब त्यही थ्री फोरदेखि लिएर अब तपाईँको सेभेन सिक्स सेभेनसम्म चाहिँ उनीहरूको अलिक उत्सुक उमेर हो